यो कुरोमा खासैमा भन्दाखेरि हाम्रै नेपाली क्षेत्र हामी नेपाली क्षेत्रहरूभरिमा चाहिँ दाइजो दहेज भन्ने कुरा चाहिँ साह्रै दिँदैन दिएको जस्तो लाग्दैन पनि अहिलेसम्म म यति वर्ष पुगिसकेँ मेरो अहिलेसम्मको एक्सपिरियन्समा म यो उयसमा देखेको पनि छुइनँ तर एउटा के कुरा भने दाइजो त होइन त्यसलाई दाइजो त भन्न मिल्दैन तर हामी फ्यामिलीहरू हो काका बडा होइन बाजेबोजुहरू मिलेर केही उपहार चाहिँ दिने गरिन्छ कि एउटा किनभने हामीले दिएको कुराले चाहिँ उस उसले चलाउँछन् त जो बेहुली छ उसले चलाउँछ जो छोरी जो दिदी छ उसले नै उता गएर चलाउँछ भन्ने उयसले गर्दा चाहिँ हामीले दिन्छौँ लाइक मिलेर फ्रिजहरू भयो गोदरेजहरू भयो होइन टिभी या त केही अन्य अन्य यस्तै कुराहरू दिँदै नदिने चाहिँ छैन किनभने एउटा एउटा इज्जतको कुरा पनि आउँछ यो कुरामा हामी सानै भए पनि मिलेर दिने गर्छौँ एक्लैले सकेन भने पनि काका बडाहरू मिलेर यता सिङ्गल सिङ्गलले पनि दिन्छ आफ्नो आफ्नो तर्फबाट जस्तै कि अब हामी मलाई एउटा बिहामा इन्भाइट आइरहेको छ यो एक तारिक अन्त त्यसमा हामीले साथीले बोलाएको मलाई त त्यस्तो आफ्नो पर्ने त होइन तर साथी थुप्रो साथीहरू बोलाएकोले गर्दा चाहिँ हामी साथी साथी मिलेर पनि एउटा खोइ केही गिफ्ट दिने गरेको छौँ सोचेको छौँ